हामीले प्राचीन र मध्यकालिन भारतका हाम्रा प्रशिद्ध राजाहरूको विषयमा बताउनु पर्दा म मेवाडका राजा माहाराणा प्रताप र माहाराष्ट्रको राजा शिवजी महाराजा हुन् मैले स्कुलमा बाल्यकालमा मेवाडको राजा माहाराणा प्रतापको बारेमा पढेको छु जसले जिवनको पर्यान्त मुगल सम्राट अक्बरको पराधिन्ता स्वीकार गरेन उनको यो आफ्नो भूमी र जाति प्रतिको स्वाभिमानका कथाले मो खुबै प्रभावित भएको छु मलाई भारतको इतिहास राजा माहाराजा प्रतापदेखि शिवजी महाराजाको कथा साथ ब्रिटिसहरूको प्रधा पराधिन्ताबाट स्वतन्त्र हुन गएको स्वाधिन्ता सङ्ग्रा का कथा मलाई मोहित पार्छ